हाम्रो जग्गामा चाहिँ गर्मेन्टले दिएको द्वारे सरकार ला लाग्छ जहाँ चाहिँ हामीले आफ्नो आधार कार्ड ओबिसी सर्टिफिकेट ट्राइबल सा सार्टिफिकेट बनाउनु सजिलो पर्छ अनि स्पेलिङ कुनै डक्युमेन्सहरूमा हाम्रो स्पेलिङ मिस्टेक भएको छ भने हामीले त्यहाँ सुधार्नु सकिन्छ